हाम्रा कालिम्पुङ जिल्लामा धेरै समाजिक कार्यालयहरू छ जस्तै यता म्युनिसिप्यालिटीका मान्छेहरू छन् पञ्चायतका मान्छेहरू छन् अनि विकास कार्यलयहरू पनि धेरै छन् जस्तै यहाँ शिक्षाहरू राम्रो पाइन्छन् राम्रो राम्रो स्कुलहरू छ र यहाँ ट्युसनहरूम् पाइन्छ कोचिङ क्लास पनि पाइन्छ सरहरू धेरै सारै राम्रो हुनुहुन्छ राम्ररी पढाउनुहुन्छ राम्ररी बुजाउनुहुन्छ अनि गरिबहरूलाई यहाँ पेन्सनहरू दिइन्छ र उनीहरूलाई फ्री अ फ्रीमा सामानहरू बेला बेला दिइ नै रहेको हुन्छ र महिलाहरूलाई यहाँ एकदम सुरक्षित छ महिलाहरू यहाँ फ्रिडम मजाले घुम्न घुम्न सक्छ यताउता जान सक्छ महिलाहरू अनि उनीहरूलाई पुलिस प्रोटेक्सन फुल टाइम हुन्छ र यहाँ नराम्रो नराम्रो मान्छे र नराम्रो चिजहरूदेखि टाढा राखिन्छ अनि कन्याश्री प्रकाशिका कन्याश्री भन्ने जुन चाहिँ छ त्यो चाहिँ अब राम्रो छ र नानीहरूले पाइ नै रहेको हुन्छ र कन्याश्रीमा नानीहरूलाई पैसा पनि आइ आउँछन् मन्थली र उनीहरूलाई कन्याश्रीकोबाट एक्स्ट्रा ट्युसन या कोचिङ क्लासहरू पनि पाइन्छ अनि लक्ष्मी भण्डार जो चाहिँ महिलाहरूको लागि हो जो चाहिँ जसमा चाहिँ महिलाहरूको लागि पैसाहरू आउँछन् र उनीहरूको लागि राम्रो राम्रो कुराहरू भनिन्छ र महिलाहरूलाई पनि सपोर्ट गर्ने मोटिभेसन गर्ने कुराहरू हुन्छन् अनि चाइल्ड प्रोटेक्सन स्किम जो चाहिँ छ जस्तै चाइल्ड चाइल्ड लाइन जिरो शून्य एक नौ आठ चाइल्ड लाइन जुन चाहिँ नम्बर छ जस्तै हामी कहीँ गयो अरे या हरायो या कसैले किड्न्याप गऱ्यो भने शून्य एक नौ आठमा कल गरेर हामीले भन्न सकिन्छ कि हामी यो जग्गामा छ हामीलाई यो यो मान्छेले किड्न्याप गरेको छ या हामीले यो जग्गामा हराएको छ र आमा बाबाको नामहरू सोध्छन् उनीहरू आएर इमिडेट आएर उनीहरूले हामीलाई हेल्प गर्छन् र उनीहरूले हामीलाई सुरक्षा साथ हाम्रो घर पठाइदिनु हुन्छन्